बाहिरका होटल अनि ढाबाहरूमा विशेष गरेर म फास्ट फुडहरू जस्तो चाउमिन मोमो थुक्पा आदि खान रुचाउँछु किनभने अब घरेलु घरैमा घरमा पाइने खानाहरू भने आफै बनाएर खान सकिन्छ तर यस्ता फास्ट फुडहरू आफूले बनाएर खानुभन्दा बाहिरका होटल अथवा ढाबाहरूतिर खाँदा चाहिँ स्वादिष्ट हुने अनि खानलाई पनि अरू आफैले बनाइरहनु नपर्ने र यस्ता खाना साथीभाइहरूसँग बसेर खान पाइने यस्ता विभिन्न कारणहरूले गर्दा चाहिँ बाहिरको होटल अनि ढाबामा खान रुचाउँछु